र हामीले रोप्दाखेरि सिमी रोप्दाखेरि चाहिँ हामीले पानीले चाहिँ त्यो सबै उछिट्याउँछ बिउ निकाल्छ भनेर चाहिँ जुन चाहिँ पाराले हामी रोपेको हुन्छौँ त्यो रोपिसके पछाडि हामीले एउटा केही पातलो थाङ्ना वा पातहरूले केहीले छोपिदिएका हुन्छौँ र चाहिँ अब हामीले बर्खामा चाहिँ त्यसरी केही रोप्नु पर्दा त्यस्तो पाराले रोप्छौँ हामी